दाजु तपाईँले यो गाडी किनेको कति भयो त्यही त गाडी त सब बिग्रेको छ त अन्त तपाईँले नहेरी किन्नु भयो कि क्या हो त्यही त यो गाडी त तपाईँले कि रिनोभेट गर्नु पर्छ कि चाहिँ तपाईँले यो गाडी एकदम चेन्ज गरिहाल्नु हेर्नु त अन्त यस्तो सिट पनि असुविधा सिट पनि सबै च्यातिएको गाडीबाट पनि पानीहरू चुहुने अन्त हिल्सको बाटोमा त लामो हुन्छ हाम्रो बाटो त होइन जाँदाखेरि बिचमा पानी पर्यो भने त अन्त सब चुहुने रहेछ त मान्छे भिजेर पुग्नु अन्त अब पैसा तिरे पछि त अहिले गाडीको उयो पनि त कति महँगो छ होइन अन्त पैसा राम्रो तिरे पछि त अन्त एज तपाईँले सुबिस्ताले लानु पर्यो नि त अन्त कस्तो असुबिस्ता हुन्छ बिमारी मान्छेहरू त झन् कसरी बस्ने यस्तो तल न तल रहेछ सिट पनि हो तपाईँले कि यो गाडी चाहिँ एकदम चेन्ज गरिहाल्नु कि चाहिँ तपाईँले यो गाडीलाई एकदम रिनेभट गर्नु हो मलाई त अहिले पनि पुग्छ जस्तो लागेन एकदम डाउट लाग्यो एक पल्ट ग्यारेजमा चेक गर्नु हो जसरी भए पनि घर चाहिँ अब हामीलाई टाइममा पुर्याइदिनु तर यो गाडी चाहिँ एक पल्ट चेक गर्नु है तपाईँले मलाई त पुरा डाउट लाग्यो बि बिचमा रोकेको रोकेकै हुन्छ हो एकदम चेक गरेर लानु ल हामीलाई मलाई त डाउट लाग्यो